मलाई चाहिँ यस्तो अब गर्व लाग्छ होइन मलाई चाहिँ के कुरामा गर्व लाग्छ भने चाहिँ अब मेरो छोरा छ मेरो छोरा चाहिँ अब राम्रो पढ्छ अब फर्स्ट फर्स्ट हुन्छ मेरो छोरा होइन त्यसमा चाहिँ अब मलाई खुसी लाग्छ अब सबै के के कुराहरूतिर स्कुलमा भाग लिन्छ गेम्सहरूतिर अब स्पोर्ट्सहरूतिर भाग लिन्छ त्यहाँदेखि अब मेरोमा बहिनी नि छ मेरो बहिनी अब बहिनीले चाहिँ कतिवटा कुरा बनाउनु जानेको छ अब ड्रिम क्याचरहरू भयो ड्रिम क्याचर बनाउँछ त्यहाँदेखि सिलाइ बुनाइ त्यसमा पनि छ सबै कुरोमा अब त्यो पनि पढ्नुमा नि राम्रो छ अब त्यलाई मैले सानैदेखि अब पढाएको मसँग अब बसेको राम्रो पढ्छ अब त्यसमा चाहिँ मलाई एकदम खुसी गर्वको कुरा लाग्छ अब मेरो छोरा नि राम्रो पढ्दैछ अब मैले भनेको कामहरू नि टेर्छ सबै कुरो राम्रो छ अब त्यही कारण चाहिँ मलाई एकदम खुसी लाग्छ अझ त्यही कुरामा गर्व छु म